कुखुरा कुखुराले रोगलाई मुक्त गर्नसक्छ र कसै कुनै रोगलाई कुखुराले अब कुखुराको मासु खाएर कुखुराले गरेर कुनै रोग मुक्त भएको छ भन्ने कुरा त म कन्फर्म दिनँ सक्दिनँ किनकि अहिलेको जमानामा है धेरै किसिमको धेरै किसिमको कुखराहरू पनि आइसकेको छ र घरमा पालेको हामीले आफूले आँखाले देखेको आँखाले पालेको आँखाले हेरेर तिनीहरूलाई राम्रो राम्रो चिज दिएर राम्रो राम्रो खानेकुरोहरू दिएर उनीहरूको र त्यो कुखुराले खाएर हामीले खाएर त्यसले रोगमुक्त हुनसक्छ भनेर म भन्न सक्छु तर यो घरको पालेको कुखुरा बाहेक अरू जुन चाहिँ हामीले त्यो कुखराले के खाएको छ के खाएको छैन भनेर हामीले देखेको छैनौँ तिनीहरूले के खाँदैछ र तिनीहरूलाई के गरेर पाल्दैछ हुर्काउँदैछ भन्ने कुरा चाहिँ हामीलाई थाह छैन त्योबाट चाहिँ म रोगमुक्त हुन्छ भन्नेमा चाहिँ सहमत छुइनँ किनकि अहिलेको जमानामा धेरै किसिमको डुफ्लिकेट है धेरै किसिमको धेरै धेरै किसिमको नराम्रो चिजहरू आइसकेको छ र के के चिजहरू गरेर त्यो भिन्न प्रकारको कुखुरालाई के के गरेर पालेर पाल्छन् के के गर्छन् त्यो हामीले नदेखेको कुखुरालाई चाहिँ खाएर यो रोगलाई चाहिँ मुक्त गर्नसक्छ भन्ने चाहिँ म भन्न सक्दिनँ र कुखुरा पालेर घरमै हामीले हुर्काएर राम्रो चिजहरू दिएर त्यो कुखुरालाई राम्रो राम्रो चिज खुवाएर त्यसले चाहिँ हाम्रो रोगमुक्त गर्छन् भन्ने चाहिँ म भन्न सक्छु किनकि हामीले त्यसमा चाहिँ हामीले केही मिलावट गरेको हुँदैनौ किनकि हाम्रो कुखरा हामीले पालेर हुर्काएर ठुलो पारेको हुन्छौँ राम्रो राम्रो चिज दिएर र त्यसले चाहिँ हामी रोगमुक्त हुन्छ भन्ने चाहिँ म भन्छु र मैले आँखाले नदेखेको कुखुरा तिनीहरूले के के गरेको कुखुराहरूलाई चाहिँ त्यो खाएर रोगमुक्त हुन्छ भन्ने चाहिँ म भन्दिनँ